भारतको शिक्षा प्रमेली अहिले पहिलाको भन्दा त धेरै नै राम्रो छ बिस्तारै बिस्तारै भारतले पढाइमा धेरै उन्नतिहरू गर्दैछ र प्राइभेट स्कुलहरूमा चाहिँ राम्ररी पढाइहरू हुन्छ र त्यसै गरी यो सरकारी स्कुलमा चाहिँ त्यस्तो मजाले पढाइहरू हुँदैन टिचरहरू समयमा आऊ आइदिँदैन र नानीहरूले त्यही शिक्षा मजाले पाउँदैन त्यसै गर त्यसैमा अन्य देशको तुलना गर्दाखेरि अन्य देशहरूमा टिचरहरू सबै समयमा स्कुल आउने गर्छन् प्राइभेट र सरकारीमा केही भिन्नता छैन प्राइभेट र सरकारीमा दुवैजना टिचरहरू एक लगन गरेर आउने गर्छन् र राम्रो शिक्षा दिन दिन्छन् जसले गर्दा चाहिँ उनीहरूको देशले उन्नति गरिरहेको छ र हामीले गुमाएको कुराहरू चाहिँ पहिलाको त्यस्तो राम्रो पढाइ थिएन र त्यस्तो पढ्न पाइएन हामीहरूले र त्यही पढाइ अहिले पहिला यसै गरी पढाइहरू भएको भए चाहिँ अहिले हाम्रो दोष देशले धेरै उन्नति गर्थ्यो र हाम्रो देशमा सुधार गर्नै पर्ने चिज चाहिँ सबै स्कुल सरकारी भए पनि प्राइभेट भए पनि सबै स्कुलमा सानादेखि संस्कृत पुस्तक चाहिँ पढाउनु पर्छ किनभने चाहिँ पहिला पुर्खादेखि चल्दै आएको संस्कृत भाषा अहिले सिक्यौँ भने पढ्यौँ भने राम्रो हुन्छ